मैले नाइकाबाट कानकोहरू अर्डर गरेको थिएँ दुईवटा जस्तो अनि मलाई त्यसको सेप साइज डिजाइनहरू साह्रै मन पऱ्यो अन्त चाहिँ जस्तो मगाको थिएँ त्यस्तै नै आएछ मलाई साह्रै मन परेको छ त्यसको डिजाइनहरू चाहिँ अन्त यही मेरो प पोजेटिभ एक्सपिरियन्स त्यो प्रडक्टसँग चाहिँ